अहिलेको पिँढीहरूले चाहिँ यस्तो वेस्टर्नहरू लगाउन खोज्छ होइन तर हामी चाहिँ नानीहरूलाई आफ्नो भेषभूषा लगाउनु सिकाउँछौँ होइन अहिले प्रायः स्कुलमा पनि आफ्नो आफ्नो भेषभूषामा पार्टिसिपेट गर्नु लगाउँछ होइन आफ्नै संस्कृति होइन आफ्नै यसमा गर्नु लगाउँछ त्यही भएर हाम्रो पहिला पहिला त बिर्सिसकेको थियो होइन नानीहरूले अब अहिले हामी यसरी गर्नु पर्छ भन्ने चिज हामी सिकाउँछौँ नानीहरूलाई आफ्नो भेषभूषा आफ्नो भाषा आफ्नो लुगा होइन यो चिज चाहिँ आफ्नो हो यो चिज यसरी लगाउनु पर्छ भनेर अहिले हामी नानीहरूलाई सिकाउँदैछौँ यो आफ्नो अहिलेको अब अहिलेको नानीहरूले चाहिँ सिकेको अब भनौँ हामीले नै हो सिकाउनु पर्ने होइन यो चिजहरू अब प्रायः जस्तो नानीहरूले अहिलेको नानीहरूले वेस्टर्न लुगा लगाउनु खोज्छ तर आफ्नो भेषभूषा चाहिँ हामीले सिकाउँदैछौँ नानीहरूलाई लगाउनु भनेर यो चिज यो हो भनेर हामीले सिकाउँदैछौँ नानीहरूलाई